मेरो विचारमा चाहिँ भारतको आधिकारिक भाषा हिन्दीसँग नेपाली भाषाको तुलना चाहिँ कसरी हुन्छ भने यो हिन्दी भाषा र नेपाली भाषाको चाहिँ लिपि एउटै हुन्छ किनकि हिन्दी भाषाको पनि देवनागरी लिपि नै हो र नेपाली भाषाको पनि देवनागरी लिपि नै हो होइन अनि यसमा अब जस्तो तपाईँहरूले हेर्न सक्नुहुन्छ जस्तो प्रनाउन्सिएसनमा हुन्छ उच्चारण गर्दा हिन्दी भाषाको पनि त्यही हुन्छ र नेपाली भाषाको पनि त्यही एउटै नै उ उच्चारण गरेर बोलाउँदाखेरि सेम नै हुन्छ किनकि हिन्दी भाषाबाट भन्छ क से कमल र नेपाली भाषाबाट चाहिँ भन्छ कबाट कमल एउटा नै जस्तो अब हामी यहाँबाट अलिक तल जान्छौँ होइन तल जाँदाखेरि नेपाली भाषा र हिन्दी भाषा सेम मिक्स नै भइरहेको हुन्छ हाम्रो भाषा उनीहरूले बुझ्छ र हामीले उनीहरूको भाषा बुझ्नसक्छौँ किनकि यो हिन्दी भाषा र नेपाली भाषाको चाहिँ धेरै जस्तो सबै नै मिल्ने गर्छ नेपाली भाषा र हिन्दी भाषामा चाहिँ सबै नै मिल्ने गर्छ किनकि उनीहरूले हाम्रो भाषा बुझ्छ हामीले उनीहरूको भाषा बुझ्छौँ